हेलो ए हजुर ए तपाईँ दार्जिलिङबाट बोल्नु भएको हो ए अनि त्यहाँनिर ट्रेकिङ गर्ने जग्गाहरू कहाँतिर छ होला है ए हजुर त्यहाँ हामी हाम्रो अलिक टिमै लिएर आउनु आँटेको छ कि ए हजुर कतिजस्तो लाग्छ होला ए हजुर खानाहरूको पनि सबै व्यवस्था हुन्छ है त्यहाँ एकदम

ए हजुर अरू अरू के के फेसिलिटी छ त्यहाँ जानु लागि ए हजुर गाडीहरू खोइ कतिजस्तो लाग्छ होला म उता तकदाहबाट ए हजुर ए ए हुन्छ थ्याङ्कयू थ्याङ्कयू